ए को बोल्दैछ हौ ए हाम्रो स्वयम् पो त है के छ हालखबर अन्त ए हो होइन अब तिमीले त अब के गर्ने विचार गरेका छौ केही फ्युचरको केही प्लान छ तिम्रो आफ्नो के छ भन त इन्जिनियरिङ गर्ने ला हो अन्त तिम्रो त सब्जेक्ट मिल्दैन त हो इन्जिनियरिङमा त अन्त अन्त माध्यमिकमा साइन्स लिएर गर्नुपर्थ्यो इन्जिनियरिङ होइन तिमीले त क्लास ट्वेल्भ फेरि आर्ट्स लिएर गर्यौ हुन त तिम्रो माध्यमिकको मार्क्स त राम्रै हो होइन अन्त माध्यमिक मार्क्स त राम्रै हो तर अब तर अब इन्जिनियरिङ चाहिँ तिमीले माध्यमिकबाट सिधै इन्जि साइन्स लिएर गरेको भए चाहिँ एचएस पास गरेपछि जेइइ बस्नुपाउँथ्यौ तिमीले होइन अब जेइइ बस्यो जोइन एन्ट्रान्स बस्यो भने चाहिँ सिधै इन्जिनियरिङ अला अलाहाबादबाट तिमीले पाइहाल्थ्यौ अन्त अन्त तर अब त्यस्तो भएन ठिकै छ अब तर प्राइभेट इन्जिनियरिङ कलेजहरूतिर चाहिँ तिमीले पाउँछौ हो तिमीले प्राइभेट इन्जिनियरिङ कलेज चाहिँ कहाँ गर्ने विचार गरेको छौ नजिकमा त अब सिलगडी र खरसाङ हो खरसाङमा चाहिँ गभर्मेन्ट इन्जिनियरिङ हो हो अन्त सिलगढीमा चाहिँ अब प्राइभेट इन्जिनियरिङ कलेज हो अब अब के अरे गभर्मेन्ट खरसाङ आइटिआईमा त गभर्मेन्ट ए इन्जिनियरिङमा त त्यहाँ त डिप्लोमा मात्रै हुन्छ अन्त प्लेन्सतिर जानुको लागि त तिमीले अब बाबाआमासँग सल्लाह गर्नुपर्छ प्राइभेटमा जानुको लागि त अलिक पैसा खर्च लाग्छ यदि अब तिमीले प्राइभेटमा पाएन भने चाहिँ ए गभर्मेन्टमा पाएन भने चाहिँ प्राइभेट चाहिँ कता गर्ने सिलगढीतिरै इन्केस अब पाएनौ भने चाहिँ तिमीले अब प्राइभेटमा गर्नुपर्यो प्राइभेटमा गर्नुपाएन भने चाहिँ तिमीले के गर्ने विचार गरेको छौ पढ्नु पाएनौ भने चाहिँ बिजनेस कस्तो बिजनेस हो भन त तिम्रो आफ्नो बिजनेस के छ कस्तो छ यसो फ्युचर बिजनेस कस्तो छ भन त वाटर सप्लाई कस्तो अन्त अप्ठ्यारो युनिक बिजनेस पो भन्यौ त हौ के हुन्छ हौ त्यसको चाहिँ ए जहाँ जहाँ पानी छैन त्यहाँतिर ल गाडी चाहियो सोर्स चाहियो छ गाडी चाहियो त्यहाँ कस्तो कस्तो प्रकारले गर्ने त्यो चाहिँ अन्त अरू ड्राइभरहरू अन्त आउँछ नि त आउँछ होला नि त कुदाउन आउँछ होला नि त गाडी कुदाउन होइन अँ अब ठिकै छ अब त्यो तिम्रो हो तर अब पानीको बिजनेस पनि राम्रो त राम्रै हो तर अब तिमीले अब कतिको ध्यान लगाउनसक्छौ अब बिजनेसमा तिम्रो इन्ट्रेस अनुसार भर पर्छ फ्युचरको लागि त्यो चाहिँ राम्रो त राम्रै हो हुन्छ ल हुन्छ